मलाई चलचित्रमा चाहिँ रोमान्टिकहरू मन पर्छ होइन अन्त एउटा मुभी हेरेको थिएँ त्यसको नाम चाहिँ गीता गोविन्द थियो अन्त मलाई त्यो मुभी चाहिँ एकदमै मन पर्छ साह्रै मन पर्छ होइन एकदम मज्जाको त्यो मुभी